मैले जनावरहरूबाट बालीहरू जोगाउनुको निम्ति बाँसहरू फुटाएर बारहरू बार्छु काँढे तारहरू लगाएर बारहरू बार्छुअनि यी बारहरूले हात्तीको निम्ति त रोकथाम हुँदेन नै र हात्तीको निम्ति चाहिँ मैले के गर्छु भने उनीहरू नपसोस् तिनीहरू नपसोस् भनी गड्डाहरू खन्छु तिनीहरूलाई रातको समयमा आएको बेला जस्तै पटेकाहरू पड्काएर उनीहरूलाई तर्साएर खेद्ने गर्छु भएन बनेलहरू पनि लाग्छन् उनीहरूलाई पनि कुनै तरिका लगाएर धपाउने गर्छौँ र हाम्रो बालीहरूमा मुख्यतः यस्ता जनावरहरू पस्छन् जस्तै बाँदर भयो बनेलहरू भयो गाई बाख्रा त भइहाल्यो हात्ती यस्ता धेरै जनावरहरू पस्ने गर्छन् हाम्रो बालीतिर यी बाँदरहरूले हामीले लगाएको अन्न बाली एकदमै नराम्रो ढङ्गले च्यातिदिन्छन् भएन गाई बाख्राहरूले यी बालीहरू एकपल्ट खाएदेखि फेरि पनि त्यस बालीहरू पहिलेको जस्तो राम्रोसँगले फस्टाउन सक्दैनन्